हामीले बिरुवा उमार्नुको लागि आफ्नो कालिम्पोङमा पाउने लोकल माटो युज गर्छौँ कता कता रातो माटो पाइन्छ र कता कता कालो माटो पाइन्छ अनि हामीले त युज गर्छौँ र हामीले युज अनि बिरुवा रोप् रोप्नुको लागि हामीले मलहरू युज गर्छौँ जस्तै आफूले किनेको सब्जीहरू बिग्रेको सब्जीहरू अनि पत् रुख पातको पत्ताहरू त्यो कुहिएको पत् कुहाएर र गाईको गोबरहरू त्यस्तोहरू युज गर्छौँ र हामी प्रायः बिरुवाहरू त्यस्तै रोपेर गर्छौँ प्रयोग उमार्ने गर्छन् र हामीले आफ्नै कालिम्पोङमै खेतीपाती त्यति साह्रो खेतीपाती त गर्दैनौँ तर कम्ती खेतीपाती गर्छौँ तर त्यति नै हामीले खेतीपाती गरे पनि हामीलाई पुग्छन्